अब मार्सल आर्ट सिक्ने क्रममा अब मलाई परेको चुनौती र बाधाहरू चाहिँ के छ भन्दाखेरि एक समयमा म क्याम्प गएको थिएँ क्याम्प जाँदाखेरि चाहिँ अब हाम्रो त्यस्तै अब हामी यताबाट गएको उतापट्टि अर्को टिमको टोलीसँग भयो प्रथम नै मेरो भएको मेरो अब भिडन्त भयो उता एउटा झारखन्डबाट आएको एकजना मार्सल आर्ट हाम्रै सिजी उयोसँग साथीसँग त्यो दिन चाहिँ अब भनौँ मैले पनि धेरै मात्रामा अब यताबाट आफ्नो पक्षबाट चाहिँ अब पोइन्टको लागिलाई धेरै लड्ने कोशिष गरेँ कसो कसो गर्दाखेरि चाहिँ अब उसले मैले खुट्टा चाहिँ मुनिबाट माथि उसको त्यो चाकमा त्यो खुट्टको माथि चाहिँ हिर्काउने भनेर सोचेको थिएँ तर उसले कसो कसो गर्दाखेरि चाहिँ घुमेर मलाई मेरो ढाँडमै एक हिर्काउँदाखेरि चाहिँ त्यो दिनको चाहिँ अब भनौँ न निकै अब मलाई साह्रो परेको थियो दिन उसलई जित्नुको लागिलाई तरै पनि मैले अन्तमा गोएर चाहिँ अब पोइन्ट त मेरै बेसि भएको कारणले गर्दाखेरि मेरै अब जित भयो तर बिचमा चाहिँ अब मलाई चाहिँ अब हार्छु नै होला भन्ने चाहिँ एउटा भएको थियो क्या त्यसले गर्दाखेरि अब दोस्रो राउन्डमा चाहिँ अब मलाई धेरै कठिन पऱ्यो बाधाहरू भयो बाधा पऱ्यो त्यो चाहिँ अब मेरो ढाँडहरू निकै अब त्यसमा दखल परेको कारणले गर्दाखेरि चाहिँ मैले अब तेस्रो राउन्ड चाहिँ अब पुग्नु सकिनँ